मेरो घरमा एउटा विशेष समारोह छ र त्यस दिनका लागि मलाई केही खाद्यवस्तुहरूको आवश्यक छ र तपाईँको रेस्टुरेन्टमा उपलब्ध भएका खाद्यवस्तुहरू र त्यसका मूल्यबारे मलाई जानकारी गराइदिनु सक्नुहुनेछ